मलाई यो प्रडक्ट चाहिँ एकदमै राम्रो लाग्यो होइन यो प्रडक्ट मैले चाहिँ यो क्यामेरा चाहिँ के रहेछ भन्दाखेरि चाहिँ अहिलेको जुन चाहिँ कन्टेन क्रिएसनमा जुन चाहिँ लाग्छ नि अब फिचर्सहरू त्यो सबै फिचर्स रहेछ सस्तो पनि राम्रो पनि अन्त फेरि यसलाई किन्नु पनि इजी प्रोसेस हो र यो प्रडक्टको बारेमा भन्नुपर्दाखेरि चाहिँ जुन चाहिँ मोर्डन डे अब ब्लगिङदेखि लिएर तपाईँको यो प्रोफेसनल खालको सुट होइन भिडियोसहरू मात्रै नभएर फोटोजहरू पनि राम्रो आउँदोरहेछ त्यसले गर्दाखेरि अहिले अहिले यो बोकेर म अहिले म भिडियोजहरू बनाउँदैछु युट्युबमा घरभित्रको पनि राम्रो आउँदैछ फोटोजहरू पनि खिच्दैछु र मलाई यो प्रडक्ट एकदमै राम्रो लाग्यो